सुप्रभात दाजु तपाईँ नाम्ची फास्ट फुडदेखि बोल्नु भएको होला है भोलि चाहिँ मेरो घरमा चाहिँ मेरो सानो भाइको चाहिँ जन्मदिन रहेकोले गर्दा मलाई अलिकति भोजनहरूको अर्डर गर्नु थियो अन्त तपाईँहरूकोमा के के अहिले सामाग्रीहरू हुनुसक्छ होला भोलिको लागि मलाई पचास प्लेटसम्म मोमो चाहिँ अर्डर गर्नु थियो कि कति प्राइस चाहिँ कति होला है ए हजर हुन्छ नभए म यता नाम्ची सिङ्गिथान जिल्ला साइडदेखि नियर वाइट हाउस भनौँ त्यहाँनिर तपाईँहरूले भोलि मलाई दिउँसोको एक बजेतिर चाहिँ मलाई मेरो पचास प्लेटको अर्डर पुऱ्याइदिनुहोस् न हवस्